हाम्रो क्षेत्रमा भएको निजी ब्याङ्कहरू र अब सरकारी ब्याङ्कहरू चाहिँ अब थुप्रै छ यहाँनिर ब्याङ्कहरू होइन अब जस्तै प्राइभेट ब्याङ्कहरू छ एक्सिस ब्याङ्क होइन एचडिएफसी ब्याङ्क आइसिआइसिआई ब्याङ्क होइन अनि अलाहाबाद ब्याङ्कहरू थुप्रै ब्याङ्कहरू छ अनि सेन्ट्रल ब्याङ्क एसबिआईहरू सबै ब्याङ्कहरू छ यहाँनिर चाहिँ हाम्रो एरियामा चाहिँ होइन तर अब म रुचाउनु चाहिँ अब गर्मेन्ट ब्याङ्ककै रुचाउँछु होइन म चाहिँ अब सबै अब पैसा राख्नुदेखिको लिएर उयो गर्नुदेखिको लिएर होइन म चाहिँ सरकारी ब्याङ्कको नै म उयो गर्छु रुचाउँछु हो अनि सरकारी ब्याङ्क भन्नाले चाहिँ म चाहिँ अब एबिआई होइन स्टेट ब्याङ्क अफ इन्डियामा नै मेरो आफ्नो एकाउन्टहरू छ म त्यहाँनिर पैसाहरू राख्ने गर्छु सरकारी ब्याङ्कमा यो एसबिआई अनि म मलाई रुचाउने ब्याङ्क पनि एसबिआई नै हो अनि म अन्य अरू ब्याङ्कहरू चाहिँ रुचाउने गर्दिनँ